हजुर मलाई रेडियोमा चाहिँ अब समाचारहरू सुन्न रुचाउँछु अन्त अब अब जुन चाहिँ च्यानलहरूको नाम लिँदाखेरि चाहिँ एउटा प्रसार भारती भयो जुन चाहिँ त्यो एउटा गभर्मेन्ट अन्डर हो हो त्यही कारणले गर्दाखेरि त्यहाँनिर जुन चाहिँ कृषि सम्बन्धी अब राम्रो राम्रो इन्फोर्मेसनहरू भयो अब खेतीपाती कसरी लगाउनुपर्ने कस्तो प्रकारले गर्छ मान्छेहरूले हो तिनीहरूको बारेमा एउटा मोटिभेसनल अब कति मान्छेहरूले जुन चाहिँ किसानहरूले गरेको कामहरूको बारेमा धेरै समाचारहरू आउँछ त्यही कारणले गर्दाखेरि मलाई त्यो मनपर्छ अनि अर्को चाहिँ रेड एफएम जुन चाहिँ छ हो त्यो चाहिँ अब राम्रो राम्रो गीतहरूले गर्दाखेरि चाहिँ त्यही कारण चाहिँ अब म त्यो अँ च्यानल चाहिँ सुन्न मन पराउँछु